जुत्ता तपाईँ छोराले किनिदिन्छ एउटा यस्तो कति लाग्यो भन्दा नि अब बाह्र सौ तेह्र सौ पऱ्यो भन्छ अन्त त्यो ल्याएर मैले त्यही अब म राखिरहेको छु अब यताउता जाँदा यसो लगाउने अब त्यो घरमा बस्दा त लगाउने कुरा त आएन यताउता जाँदा चाहिँ लगाउने कुरो लगाउँछु नि त अन्त राम्रो छ त्यो एकदम अब त्यो जुत्ता चाहिँ मलाई मनपऱ्यो